मैले हालै कतिवटा समचार हेर्ने गर्छु सुन्ने गर्छु र म् यसमा अहिले हालमा भएको समचारमा चाहिँ यो जल जीवन योजना बारेमा चाहिँ एकदमै रोचक लाभ गर्ने मनमा लाग्दो समचार मैले पाएको छु त्यो के भने यो जल जीवन योजनामा चाहिँ हाम्रो हालैमा यो हाम्रो गाँउदेखि केही पर छ छ किलोमिटर जस्तोमा साङ्गचे बस्ती योगदा भन्ने छ त्यहाँनिर अलिकति तेस्तै खालको घोटाला भएको रहेछ र त्यहाँका जति पनि साधारण व्यक्तिदेखि लिएर अलिकति केही शिक्षित लिएको मान्छेहरूले पनि एकमुष्ट भएर एकता भएर त्यसप्रति चाहिँ बिरोध जनाइरहेको छ की सायद त्यहाँ निकै नै घोटाला भएको रहेछ भनने कुरो मलाई आयो र हाम्रो मानिसहरू पनि अब चाहिँ अग्रसर प्रत्येक श्रेणीमा अघि बढ्ने रहेछ भन्ने पनि मलाई पत्तो लाग्यो र त्यस्तै हौसला सायद हामीमा पनि पर्छ कि भन्ने पनि लाग्छ र यसमा चाहिँ मलाई रोचक ठानिरहेको छु